अब यो क्वेसनको आन्सर दिनपर्दा चाहिँ अब पहिलाको भन्दा चाहिँ अब हाम्रो कन्ट्री चाहिँ एकदमै एड्भान्स भएर गएको छ अब पहिला त अब त्यस्तो अब घर घरमा एभ्री इन्डिभिजुअलकोमा फोनहरू पनि हुन्थिएन अब पहिला त फोन पनि कस्तो हुन्थ्यो भन्दा चाहिँ अब अब पहिला त्यो टेबल फोनहरू त आई ह्याभ नेभर सिन मैले त देख्नु पाइनँ तर मैले देखेको चाहिँ अब म स्कुलहरू पढ्दा अब घरमा एउटै फोन थियो अनि त्यो चाहिँ अब नोकियाको फोन थियो त्यो पनि किप्याडवाला अनि सिमहरू पनि अब कुन चाहिँ थियो भन्दा चाहिँ पहिले त अब यो एयरटेल जियोहरू थिएन अनि पहिला चाहिँ हाम्रो घरमा चाहिँ अब एउटै फोन जो आन मेरो आन्टीको हुनुहुन्थ्यो अनि उहाँले चाहिँ अब त्यो नोकियाको अब हामी ट्याकट्याके फोन भन्छ तर अब इङ्गलिसमा भन्नुपर्दा चाहिँ किप्याडवाला फोन अनि आन्टीकोमा चाहिँ अब एयरटेलको उयो थियो सिम भएको हामी त अब पहिला बिएसएनएल एयरसेल त चलाउँथ्यो अनि स्मार्ट फोनको कुरा गर्नुपर्दा चाहिँ अब स्नार्ट फोन चाहिँ मैले चाहिँ अब तपाईँको अब टु थाउजन्ड अब नाइन्टिनमा क जब म कलेजमा फर्स्ट इयरको थिएँ अब फर्स्ट सेमिस्टर फर्स्ट सेमिस्टरदेखिको यो युज गरेको अब म त पहिला त्यस्तो अब पहिलाको अब हाम्रो जेनेरेसन त अब त्यस्तो फोनहरूमा थिएन नि त अब पहिला त्यस्तो बेसी अब फोन अभाइलेबल हुने पनि थिएन अनि स्मार्ट फोन्सहरू त अहिले अहिले चाहिँ अब सबैको हातमा देख्नसक्छ अहिले नानीहरू त अब एकदमै अब अब उनाहरू त अब एड्भान्स अब उनीहरू त अब जन्मिँदै अब फोनहरूमा आमाबाउले भुलाएर अब राइम्सहरू उनीहरू त अब आफै खोल्नुसक्छ तर हाम्रो जब म सानो थिएँ त्यति बेला चाहिँ यस्तो केही पनि थिएन अब यस्तो स्क्रिन टच फोन अब थियो होला तर मैले त दखिनँ तर हाम्रो घरमा चाहिँ त्यही एउटै किफ्याडवाला थियो अब किप्याडवाला त्यो पनि अब कस्तो भन्नुपर्दा चाहिँ अब ब्ल्याक एन्ड वाइट ब्ल्याक एन्ड वाइट नोकियाको हुन्छ नि त्यो थियो अनि त्यो पनि सिमहरू चाहिँ एयरटेल ए एयरटेल अरे सरी एयरसेल थियो अनि आन्टीले खै अब पहिला त अब त्यो भाउचर पनि अब त्यो दस रुपियाँको त्यो स्क्राच गर्ने भाउचर पाउँथ्यो अहिलेको स्मार्ट फोनको कुरा गर्नुपर्दा चाहिँ अब पहिलाको भन्दा चाहिँ अब हेभी ए़ड्भान्स अहिले त वी क्यान अब हुन्छ नि अब अब सी वाटेभर वी वान्ट वी क्यान सर्च वाटेभर वी वान्ट अब विद द हेल्प अफ स्मार्ट फोन हामी अब आफ्नो अब स्टडिजमा हेर्नपर्दा फेरि आफूले जे अब अब लेक्चर दिँदा बुझ्दैन जे अब कन्सेप्ट हामीले अब बुझेको छैन त्यो अब हामीले इफ अब भिडियोसहरूमा सर्च गऱ्यो भने अब इजिली अभाइलेबल हुन्छ अनि त्यो क्लियर कट पनि पाउँछ किनभने अब बुकमा पढ्दा फेरि चाहिँ हामी अब बुकमा अब अब बुक पढ्यो हो बुक पढ्दा फेरि चाहिँ अब हामी अब पढ्छ मात्रै नि त तर त्यसलाई अब हामी आँखाले अब त्यो कस्तो हुन्छ त्यो कस्तो हुन्छ हामी देख्दैन नि त तर गएर जब युट्युबमा अब हामी पढ्नुपर्दा चाहिँ अब एकदम हेल्प गर्छ युट्युबले चाहिँ यो स्टडिजको उसमा चाहिँ अब हामी नट अन्ली अब हेल्प नट अन्ली सुनेर तर अब हामी आफ्नै आँखाले अब देखेर अब कसरी प्रोसेस हुन्छ अब कसरी फर्म भयो अन्त लास्टमा गएर के हुन्छ त्यो हामी डल्लै हेर्नु पाउन सक्छ अनि अब अरू अरू कुराहरूमा भयो अब तपाईँले अब अब पहिला त अब त्यो स्क्राचवाला भाउचर पाउँथ्यो अहिले चाहिँ अनि अब अल अनलिमिटेड फ्रि कल भयो अनलिमिटेड अब डेटा भन्छ अब अन्त त्यो चाहिँ अब एकदमै अब अब मान्छेलाई अब कसो भन्नु अब मान्छेलाई चाहिँ अब अहिलेको स्मार्ट फोनले चाहिँ अब पुरा अब मलाई चाहिँ अब बारेर राखेको जस्तो लाग्छ किनभने अब तपाईँ अब पहिला त अब एउटा फोन हुन्थ्यो अनि त्यस्तो युज पनि हुन्थिएन फोनको अब त्यस्तो अब के अब अब हेर्नुपऱ्यो भने मान्छेले अब टिभी हेर्थ्यो अब मैले नै अब सानोमा अब टिभी मात्रै हेर्थेँ अरू फोनहरू त अब फोन अब फोन स्मार्टै त थिएन अन्त कसरी हेर्नुसक्थेँ अनि अब कनेक्ट गरेर राखेको थियो फेमिलीलाई अन्त हामी अब खाना साना खाएर बेलुका भए पछि हामी अब अब मुभिजहरू सँगै हेर्थ्यो तर वेयर एज् अहिलेको स्मार्ट फोनले चाहिँ अब के असर पारेको छ भन्दा चाहिँ अब डाइभर्जन इन द फेमिली इन द फ्रेन्ड्स हुन्छ नि अब तपाईँँ अब आफ्टर सो लङ अब घर गयो अब आजकल त टिभी त्यस्तो त्यस्तो हेर्दैन पनि आजकलको टिभी त बाजे बज्यूले मात्रै हेर्छ होला आई होप सो किनभने अब सबै फोनमै त इङ्गेज हुन्छ अब अब त्यो एउटा त्यो टिभी हेरेर बस्दैन नि त अब जे कुरा पनि अब आफ्नो आफ्नो अब खाना आफ्टर डिनर आफ्नो आफ्नो खाना खायो आफ्नो आफ्नो रूममा गयो फोन चलायो बस्यो अब तपाईँ छेउमै अब तपाईँको फ्रेन्डहरू भेट्न आ भेट्न आउँदा पनि अब एकछिन बात माऱ्यो फेरि फोन हेरिहाल्छ आफ्नो आफ्नो फोन फेरि अब एकछिन बात माऱ्यो आफ्नो आफ्नो फोन हेरिहाल्छ अन्त मलाई चाहिँ लाग्छ अब अब पोजेटिभ इम्प्याक्ट हुँदाहुँदा नेगेटिभ इम्प्याक्ट पनि हुन्छै हुन्छ अब स्मार्ट फोनले हामीलाई स्मार्ट त बनायो नि तर अब अब नेगेटिभ कमेन्ट गर्दा चाहिँ अब त्यही हो हामीलाई अब एक अर्कासँग अब बाढेर राख्यो किनभने सबै अब फोन छैन भने त अब अब हा हामी नै अब एकछिन फोन छैन भने त अब कस्तो हुन्छ नि अब लाइक डिप्रेस्ड भएको जस्तो अब ज्यादा एडिक्टेड भइसकेको छ मान्छेहरू चाहिँ अब स्मार्ट फोनले गर्दा चाहिँ अब पहिला चाहिँ अब एउटै अब त्यो ब्ल्याक एन्ड वाइट फोन टेलिफोनहरू हुन्थ्यो अनि त्यसले चाहिँ अब फ्यामिलीहरूमा त्यस्तो डाइभर्जन पनि हुने थिएन जोडेर राखेको तर वेयर एज अहिले स्मार्ट फोनले चाहिँ अब साथीभाइ भयो तपाईँको अब आफ्नै अब नानीहरूसँग आफ्नै फेमिलीसँग प्यारेन्ट्ससँग अब अलिक अब रिलेसनमा चाहिँ अलिक अब अब त्यस्तो उयो अब पुरा असर पारेको जस्तो लाग्छ किनभने अब सबै त अब आफ्नो आफ्नो फोनमा बिजी हुन्छ यस यसो अब भन्नुपर्दा चाहिँ अब एक अर्काको लागि टाइमै नभएको जस्तो लाग्छ अनि अब म चाहिँ एयरटेल सिम युज गर्छु अनि अहिले चाहिँ पहिलाको भन्दा चाहिँ अब नेटवर्क अब पुरा एड्भान्स भएर गएको छ अब पहिला त त्यस्तो अब टावरहरू पनि थिएन तर अहिले त अब अब जग्गै पिछे अब एउटा जग्गा ए अर्को जग्गा अब टावरहरूले अब पुरा अब टावरहरू पुरा लगाएको छ त्यो पनि डिफ्रेन्ट डिफ्रेन्ट सिमको अब यहाँ इन्डियामा त एयरटेल जियो अनि भोडाफोन पाउँछ अनि सबै अब गाउँघरमा पनि पहिला सहरमा खालि हुन्थ्यो टावरहरू तर अहिले चाहिँ गाउँघरमा पनि अब गभर्मेन्टले अब टावरहरू लगाइदिएर अहिले अब त्यस्तो अब जुन नेटवर्किङ भन्छ अहिले अब पहिलाको भन्दा चाहिँ अब पुरा नेटवर्कहरू अब राम्रो छ पहिलाको भन्दा चाहिँ अनि म चाहिँ अब एयरटेल सिम युज गर्छु अनि रिचार्ज चाहिँ अब म महिनामा अब टु हन्ड्रेड अब सेभेन्टी नाइन नभए चाहिँ कोही बेला चाहिँ म वान फिफ्टी फाइभको मात्रै गर्छु किनभने अब म चाहिँ अब सिलगुडीमा बस्छु अनि म चाहिँ स्टुडेन्ट भएर अब यहाँनिर रूममा चाहिँ वाइ फाइ अभाइलेबल छ त्यही कारण अब रिचार्ज चाहिँ अब त्यतिको गर्छ अनि आई अल्सो होभ टु पे फर वाइ फाइ वाइ फाइको पनि अब पे गर्नुपर्छ अनि वाइ फाइ रिचार्जहरू उहाँहरूबाट गर्दा तपाईँको कोही बेला चाहिँ अब फोर हन्ड्रेडसम्म चाहिँ पुग्छ खर्चहरू चाहिँ